हेलो ए हेलो दाजु खरसाङ सेन्डिकेट हो ए हजुर हजुर ए तपाईँको नाम चाहिँ के ए हजुर हजुर ए हजुर होइन मैले नि अब एउटा काम परेर कल गरेको थिएँ कि के पो भन्छ हामीले त माथिबाट गाडी गरेको थियौँ होइन हामी चाहिँ आज घुम्नु जाने भनेर सबैजना रेडी भएर बसिराखेको थियौँ नि त त्यो गाडीलाई बोलाको थिएँ अन्तखेरि भरे त त्यो गाडी त अहिले त टाइम भनेको हामीले आठ बजी होइन छिट्टो गएर छिट्टो फर्कौँ भनेर छिटो टाइममा बोलाएको थिएँ अब यता गर्दा उता गर्दा ढिलो भइहाल्छ भनेर होइन तर त्यो गाडी आएको पनि छैन फोन पनि उठाएको छैन खोइ कहाँ छ कि हिँड्यो कि हिँडेन कि केही थाहै छैन हो त्यही भएर चाहिँ मैले तपाईँलाई कल गरेको नि दाजु अँ हजुर हजुर ए हजुर हजुर होइन हेर्नु न फेरि फोन उठाएकै छैन कि फोन उठाएको भए त उसँग बात मारेर कहाँ छ के छ सोध् सोध्दाखेरि हुन्थ्यो होइन अन्त फोनै उठाएको छैन त्यही भएर तपाईँलाई कल गरेको नि हजुर हजुर हजुर त्यही त हेर्नु न ढिलो भइसक्यो कि गएर फेरि फर्किनु पनि पर्ने हो हजुर सबैजना गएको नि त हजुर अन्त बाजे बोजूहरू पनि हुनुहुन्छ अब बाजे बोजूलाई पनि अब ढिलो भइसक्यो होइन अब गएर छिट्टो फर्किनु पर्ने लामो बाटो त्यही भएर नि हजुर त्यही त यस्तो गर्छ भनेर थाहा भएको भए त गाउँको गाडी लाँदा पनि हुन्थ्यो नि होइन तर अब गाडी पनि अब राम्रो पनि छ अब के पो भन्छ सजिलो पनि हुन्छ भनेर ठुलो गाडी भनेको हो हजुर हेर्नु न आई नै पुग्दैन आई पनि पुग्दैन फोन पनि उठाउँदैन हजुर तपाईँ एकपल्ट सोधिदिनोस् त कहाँ आइपुग्यो हजुर हजुर गाडीको नम्बर चाहिँ यति यति भनेर भन्दैथियो कि हजुर त्यो मान्छेलाई फोन गरेर सोधिदिनोस् न है उसको नाम चाहिँ हो के पो विजय उसको नाम चाहिँ विजय रहेछ हजुर ए हजुर हजुर त्यही त बिहानै बोलाएको हो अहिलेसम्म आइपुग्दैन खोइ कता गयो गयो हौ हामीलाई ढिलो भइसक्यो अरू भन्दा पनि कि गएर त्यहाँ एकछिन घुमेर फेरि अर्को अर्को ठाउँ पनि जाउँ भनेको थियौँ नि त हामीले अन्त अब घुम्नु जाँदा त अब ढिलो हुन्छै हुन्छ भनेर छिट्टो बोलाएको अरे खोइ हजुर हजुर त्यही त तपाईँ एकपल्ट सोधेर भन्नुहोस् न मलाई है अन्त सोधी खोजी गरिदिनोस् हो अन्तखेरि तपाईँले हजुर गर्दाखेरि फोन उठाइहालेछ भने चाहिँ मलाई पनि यसो ब्याक कल गरिदिनोस् न है हजुर हजुर हुन्छ हुन्छ हुन्छ दाजु हजुर अलिकति छिट्टो गइदिनोस् भन्नोस् न है पर्खिँदा पर्खिँदा भइसक्यो कि हजुर हुन्छ हुन्छ हुन्छ छिट्टो जानु भनिदिनोस् न फोन गरेर हुन्छ हुन्छ हुन्छ म यहाँ मलाई गरेछ भने म पनि ब्याक कल गर्छु नि तपाईँलाई हुन्छ दाजु धन्यवाद